अब दोकान खोल्नेहरू भन्छ होइन बिजनेस गर्न कतिको चुनौती पर्छ भन्छ नि अब हामी गाउँमा बस्छ होइन गाउँबाट बजार जानु र आउनु भाडा लाग्छै नै हो अब अब भाडा लाग्छ बजारमा छ भने त मज्जाले बिक्री भाउ हुन्छ घर यता गाउँतिर बजारबाट सामान ल्याउनु महँगो परिहल्यो होइन गाडी भाडा साडी भाडा होइन ल्याउने सामानहरू टक्कै अब त्यस्तो गाउँमा कम्ती घरहरू हुन्छ बिक्री भाउहरू त हुँदैन होइन बिक्री भाउहरू हुँदैन तर झन रोडै नभएको जग्गातिर कस्तो हुन्छ अब आफै बोकेर लानु भएको छैन सामानहरू होइन अरूलाई पनि त्यसको पैसा पनि दिनुपर्छ उल्टा गाडी भाडा पनि माथिसम्म आएको दिनैपर्छ होइन त्यसो गरेर चाहिँ हामीले त्यस्तो फाइदा त देखिँदैन तर पनि यता खोल्यो भने त हुन्छ होइन अन्त खोलेर के गर्छ भन्दा अब खोलेर गाउँतिर त्यस्तो बिक्री हुँदैन बजारतिर भने चाहिँ आम्मा हो दामी बिक्री होइन गाउँभन्दा चाहिँ बजारभन्दा चाहिँ गाउँमा चाहिँ अलिकति कम्ती नै बिक्री हुन्छ